हेलो यो पल्लवी ट्रेभल एजेन्सी हो मलाई मैले तपाईँहरूको कार बुक गरेको थिएँ तर तपाईँहरूको चाहिँ टाइममा आइपुगेन र मैले चाहिँ अर्को कार बुक गरेर म त्यहाँबाट हिँडेँ तर यसै कारण म तपाईँहरूको त्यो कार बुक गरेको म रद्द गर्न चाहन्छु